मलाई चाहिँ दुबई जानु एकदम मन लागेको छ त्यहाँ यस्तो राम्रो जगा छ यस्तो राम्रो प्लेस छ हरे दुबई चाहिँ हो त्यहाँको बुर्ज खलिफा टावर छ होइन त्यहाँको गार्डनहरू छ एकदम मन लागेको छ त्यहाँ जानु चाहिँ मलाई होइन त्यहाँ घुम्नु चाहिँ त्यहाँको सुन्दरीय गार्डनहरू छ एकदम राम्रो प्लेसहरू छ हरे एकदम राम्रो एकदम राम्रो सफा अब एकदम क्लिन जगा छ हरे हो त्यहाँको दृश्य हेर्नु एकदम मन छ मलाई अझ दुबई घुम्नु एकदम मन लागेको छ अनि मेरो साथीहरू वहाँ दुबईमा हुनु हुन्छ उनीहरूले दुबईको यस्तो यस्तो प्रशंसा गर्नु हुन्छ कि त्यो जगा चाहिँ यस्तो राम्रो छ हरे त्यहाँको बु बुर्ज खलिफा टावर एकदम फेमस त्यहाँको होइन यो टुरिस्टहरू अब टुरिस्ट टुरिस्टहरू पुरा घुम्नु जानु हुन्छ त्यो जगामा हो टुरिस्ट प्लेस भई भइसकेको छ त्यो जगा होइन साथीहरूको मुखबाट यस्तो कुराहरू सुन्दा यस्तो खुसी लाग्छ मलाई पनि म पनि त्यहाँ घुम्नु जानु मलाई बहुतै इच्छा छ त्यो जगामा घुमेर रमाएर हिँड्नु फोटोहरू खिच्नु एकदम मेरो एकदम एउटा इच्छा छ मलाई होइन कहिले न कहिले जानु पाउँछु होला त्यो जगामा त्यहाँ जानु प पाएँ भने चाहिँ एकदम मलाई खुसी लाग्थ्यो त्यो जगा चाहिँ यस्तो राम्रो छ हरे गार्डनै गार्डन हो फुल भएको सफा कुनै कुनै प्रकारको नराम्रो फोहोर मैला नभएको जगा हो गार्डनहरू कस्तो दामी फुलहरू छ हरे भनेर मेरो साथीले मलाई सुनाउँछ र मलाई पनि त्यो जगा जानु पुरै इच्छा लागेको छ कहिले न कहिले जान्छु होला म त्यो जगामा